हेलो हजुर ए म त अब घरमा बसी रहेको छु अहिले त पानी पुरा परिरहेको छ हो

हजुर ए के को लागि जानु ए खाना खानु ए त्यही त मैले सुनेको थिएँ हो त्यहाँ नेपाली रेस्टुरेन्टमा गुन्द्रुकहरू पाउँछ हरे गुन्द्रुकको अचारहरू मिठो मिठो बनाउँछ हरे भनेर सुनेको थिएँ हजुर हजुर हजुर हजुर हजुर ए के के गर्नु उयो गाडी रिजर्भ गरेर जानु कि आधी आधी फाल्तु गाडीमा जानु हजुर हजुर हजुर हजुर पच्चिस सय लिन्छ होला त्यो उयो माथि एउटा दोकाने भाइकोमा गरेर जाऊँ न त उसो भए खानामा चाहिँ खानामा चाहिँ के के पाउँछ हरे अरू तपाईँलाई याद छ हजुर हजुर ए हजुर ए त्यहाँ नेपाली रेस्टुरेन्ट पो रहेछ नि ए हजुर ए जाऊँ न त उसो भए म अरू साथीहरूलाई भन्छु कि उनीहरू पनि जान्छ होला सल्लाह गरेर नेपाली रेस्टुरेन्ट भनेर सबै जानु मन पराउँछ कस्तो मिठो मिठो खानाहरू बनाउँछ हरे भेराइटिज भेराइटिज हो कलकता देखि त आउँछ हरे खानुलाई अन्त सबै त मैले सुनेको कि अन्त त्यही भएर चाहिँ जाऊँ न तपाईँ र म हो जाऊँ न जाऊँ न त्यहीँ यहाँ क्या मोती भाइको गाडी छ नि मोती भाइले त गयो भने कति कन्सेसन पनि गर्छ होला हौ कन्सेसन गर्छ होला कि अन्त हुन्छ दाजु हुन्छ हुन्छ